मेरो नजिकैको बजार चाहिँ सोमबारे हो सोमबारेमा म सब्जीहरू लिनु सर सौदा अरू पनि गर्नु जान्छु त्यसमा कोही बेला अब ब्याङ्कको कामहरू नि लिएर जानुपर्छ कोही बेला मेरो त्यहाँ अब मालबस्तीमा घर छ त्यो घरमा पनि जानु पर् जानुपर्ने कामहरू हुन्छ सधैँ म जानु त जान्छु सधैँ नै त्यो मालबजार जान्छु कोही बेला बजार जान्छु सोमबारे बजारमा प्रायः जस्तो हामी सब्जीहरू गर्नु सब्जीहरू गर्नु दोकानको सौदाहरू गर्नु रासिनहरू ग ल्याउनु जान्छौँ त्यसमा साथीहरूसँग पनि म सधैँ भेट सल्लाह गरेर बजारहरू जाने गर्छु दोकानमा प्रायः जस्तो सब्जी सकिन्छ सब्जीहरू सकिएको बेलामा बजारहरू जाने काम पर्छ मालबजार कोही बेला मालबजार पनि जानुपर्छ भाइहरूलाई ल्याएर बुहारीलाई लिएर मालबजार जान्छु

कोही बेला बुहारी हुन्छ साथी कोही बेला एक्लै फाल्टु नै गाडी लिएर जाने गर्छु डामडिम कोही बेला हामी डामडिम पनि जान्छौँ डामडिममा चाहिँ हाम्रो आर्मीको क्यान्टिनमा हामीले कतिवटा समानहरू लिनु जान्छौँ क्या क्यान्टिन कार्डबाट प्रायः जस्तो हामी सोमबारे बजार चाहिँ हाम्रो सबैभन्दा नजिक हो त्यो नजिकको बजार हामी सधैँ खाने गर्छौँ बजारमा हाम्रो धेरै समानहरू ल्याउनु पर्ने हुन्छ त्यसले गर्दा सोमबारे हाट चाहिँ हाम्रो नजिक परेकोले गर्दा सधैँ जाने गर्छौँ हुन्छ भाइ